हामीले स्विमिङ गर्दा खुला पानीमा हामीले हाम्रो बोडीलाई जोगाउनुको लागि स्विमिङ ज्याकेटहरू लाउनुपर्दछ यस्तो वाटर ट्युबहरू पनि हामीले लगाउनु सकिन्छ र तर अब हामीले यस्तो लेउहरू भएको जग्गा भयो र यस्तो ढुङ्गाहरूमा ठोकिने डर हुन्छ त्यसमा हामीले जोगिनु पर्दछ र त्यसको लागि हाम्रो बेस्ट हुन्छ यस्तो स्विमिङ ज्याकेट र हामीले यसरी लेउहरूमा आउँदाखेरि होइन लेउहरूमा जोगिनुको लागि हामीले लेउमा टेक् टेक्नु भएन हामीले अलिक पानी भएको जग्गामा नै स्विमिङ गर्नुपर्दछ र ढुङ्गाहरू आउँछ बिच बिचमा स्विमिङ गर्दा त्यति बेला ढुङ्गाहरूमा ठोकिनु जाँदछ त्यति बेला हामी साइड लागेर जोगिनु पर्दछ र त्यही हामीलाई स्विमिङ ट्युब र ज्याकेटहरूले गर्दा हामीलाई त्यस्तोपट्टि बाच्ने धेरै सहायता हुँदछ